हजुर नमस्कार भन्नुहोस् हजुर अर्किड लज हो ए हजुर हजुर आउनुहोस् न

ए हजुर हजुर ए हुन्छ आउनुहोस् न गाडीहरू त छ नि भ्यु पोइन्टहरू त अब सुन्नुहोस् थुप्रो छ है अब त्यसमा चाहिँ हाम्रो चाहिँ अलिकति अब भ्यु पोइन्टमा जाने प्याकेज हुन्छ तपाईँहरू आएपछि तपाईँहरूलाई हामी देखाउनु सक्छौँ अब जस्तै यहाँनिर पर यहाँबाट धेरै टाढो जानुपर्छ चारखोलहरू चारखोलबाट फेरि अगाडि जान्छ तपाईँको चारखोलबाट अगाडि जाँदाखेरि पनि भ्यु पोइन्टहरू छ त्यो टाढो जानुको लागि अलिकति प्याकेज बेसी हुन्छ अब यहीँ कालिम्पोङ सराउन्डिङमा डेलो दुर्पिन अनि तल पुदुङ फार्महरू घुम्नुहुन्छ भने त्यो अलिकति कम्ती पर्छ तपाईँलाई आइसकेपछि तपाईँलाई सबै हामी त्यो प्याकेज पनि भनिदिन्छौँ नि अनि तपाईँले घुम्नु जानुपर्दाखेरि तपाईँ कहाँबाट हुनुहुन्छ भन्नुहोस् त ए सिक्किमबाट हो अँ सिक्किम पनि डाँडाकाँडा नै छ हाम्रो यहाँ पनि डाँडाकाँडा नै छ है अब तपाईँ चाहिँ सिक्किमबाट आइसकेपछि चाहिँ अलिकति डेलो दुर्पिन त नजिकै हो तपाईँहरू अलिकति चारखोलपट्टि जानुहोस् चारखोलपट्टि जाँदाखेरि तपाईँहरू कतिजना हुनुहुन्छ ए चारजना हुनुहुन्छ चारखोल जानुको लागि तपाईँले सानो गाडीमा पनि सक्नुहुन्छ र तपाईँलाई एकदम राम्रो लग्जरियस गाडी नै एसी गाडी नै तपाईँहरूलाई उपलब्ध गराउँछौँ अनि अफ साइडमा जाँदा अब ड्राइभर पनि तपाईँसँग बोल्नुसक्ने राम्रो ड्राइभर एजुकेटेट छ भाइ हाम्रो है उहाँलाई पठाइदिन्छौँ चारखोलपट्टि जानुभयो भने तपाईँहरूलाई धेरै त्यहाँ राम्रो राम्रो सिधै त्यहाँबाट सिलगढीको भ्युहरू पनि देखिन्छ है त्यता जानुहोस् न बन्दोबस्त त्यहीँ हाम्रो गाडी त डबल बेडको लागि चाहिँ तपाईँलाई बाइस सौ रुपियाँ लाग्छ चारजनाको तपाईँले अनलाइन गर्दाखेरि झन् राम्रो अनलाइन गरिसकेपछि हामीलाई के हुन्छ भने बाध्य हुन्छौँ हामी त्यो भएपछि त गर्नुपर्छ राख्नैपरेको हुन्छ अब तपाईँ अचानक आएर माग्नु हुन्छ भने चाहिँ कोही बेला बुक भइसकेको हुन्छ अलिकति असुविधा हुन्छ र अनलाइन गर्नुहोस् न मेरो वेबसाइट म दिन्छु तपाईँलाई हुन्छ हुन्छ थ्याङ्क्यु